सर म स्वयम् हजुर सर अहिले त ठिकै छ त्यो एचएस सकेर चाहिँ के गरौँ भनेर नि सर हजुर सर सर छ सर इन्जिनियरिङ हजुर सर ला सर किन

हजुर सर

सर यतै नजिकतिर कतातिर छ सर त्यतैतिर

सर सिलगढीतिरै

सर बिजनेस सर वाटर सप्लाई हजुर सर सर अब जहाँ जहाँ वाटर छैन त्यहाँतिर पुर्याइदिनु सर सर सोर्स त छ गाडी त भइहाल्छ सर ठुलो एउटा ट्याङ्कर्स दुईवटा ट्याङ्कर्स किन्नुपर्नेछ सर त्यहाँदेखि ड्राइभरहरू सर अब पायो भने राख्ने होइन सर नभए आफै यस सर आउँछ

हुन्छ सर हुन्छ हुन्छ